म आफ्नो बिरुवाहरू होइन को लागि अब राम्रो फुलोस् भनेर चाहिँ हाम्रो माथिनिर नर्सरी छ होइन नर्सरीमा एकजना माली दाजु हुनुहुन्छ त्यो माली दाजुलाई चाहिँ यो फुलको बारेमा डल्लै बिस्तारमा वर्णन सोध्छु यो फुललाई के हाल्नुपर्छ कस्तो हाल्नुपर्छ यसको मलजल यसलाई बा बलुवा पो हाल्नुपर्छ कि बा लिफ मल हाल्नुपर्छ बा रातै माटो हाल्नुपर्छ कि बा गोबर को मल हाल्नुपर्छ कि के हाल्नुपर्छ बा कमिलाको मल हाल्नुपर्छ कि हाम्रो त यता मलहरू धेरै किसिमको पाउँछ होइन तर ठिक फुलमा ठिक मल हाल्यो भने मात्रै त त्यो फुल मज्जाले फक्रेर जान्छ फुलेर जान्छ होइन त्यो मर्नु सकिँदैन त्यसै पारा चाहिँ म हाम्रो यहाँनिर माथिनिर चाहिँ त्यो नर्सरीको दाजु मैले जुन भन्नु पऱ्यो उहाँलाई नै सोध्छु के हो कसो हो दाजुले पनि मलाई बिस्तारमै बताइदिनुहुन्छ यो फुललाई यस्तो नाम भन्छ यस्तो भन्छ यसरी रोप्नुपर्छ यो गर्नुपर्छ यो लाउनुपर्छ भनेर सबै कुरा

एपहरू पनि खोलिरहेको छ होइन एपमा पनि मैले त्यो एप पनि डाउनलोड गरेको छु त्यो एपमा पनि हुन्छ कि यो फुलमा यो हाल्नुपर्छ त्यो हाल्नुपर्छ कति फुलमा पानी हाल्नुपर्छ कति फुलमा चिनी पानी हाल्नु पर्दोरहेछ मलाई त त्यो त याद थिएन अहिलेसम्म तर त्यो एपबाट पनि मैले धेरैवटा सिकिसकेको छु होइन जस्तै अब हामीले क्याक्टस लिएर आयो हामीले क्याक्टस त माटोमा मल हालेर रोप्दा त भएन होइन हामीले क्याक्टस त बालुवै नै ल्याएर रोप्नुपर्छ त्यस्तै कतिवटा फुलमा माटो सँगसँगै बलुवाहरू पनि हाल्नुपर्छ किनभने बालुवा हालेको जग्गामा चाहिँ कमिला लाग्दैन प्रायः फुलमा मलमा मात्रै हाल्यो भने चाहिँ त्यहाँनिर कमिला लाग्छ कमिला लागेपछि के हुन्छ तपाईँको भित्रभित्र जरा खाइदिइहाल्छ त्यो कमिला बेसी लागेको फुल त त्यहाँदेखि मर्दै मर्दै मर्दै आइहाल्छ होइन त्यही कारण त्यो मलमा बलुवाहरू पनि हाल्नु पर्दोरहेछ माटोहरू पनि हाल्नुपर्छ यस्तै तर मैले धेरैवटा ज्ञान चाहिँ मोबाइलबाट पनि पाएँ होइन त्यो एप जुन चाहिँ फुलको एप छ त्यो एप डाउनलोड गरेर पनि मैले सिकेँ यसरी नै अब धेरैवटा प्लान्टको लागि चाहिँ अब मैले प्लान्टको बारेमा सिकेँ अब हुनु त पहिला मलाई एउटा अब नलेज थिएन केही पनि होइन तर अब आफ्नो इच्छा हो आफूले अब यो गर्छु म यो सिक्छु म यो जान्नु चाहन्छु भनेपछि त जतैबाट पनि भइहाल्छ जहाँनिर चाह छ त्यहाँनिर राह त पुगी नै हाल्छ होइन त्यहीकारण अब मैले जबदेखि चाहिँ इन्ट्रेस्ट गरेँ मैले त्यो माली दाजुसँग बात गरेँ उसले मलाई सबै बताइदियो उहाँले मलाई फुलहरू पनि दिनुहुन्छ बहिनी यो यस्तो रोप्नु है यसरी यसरी यसको दाम यति हो यसरी रोप्नुपर्छहरू भनेर सबै उहाँले मलाई वृतान्तमै बताइदिनुहुन्छ र जस्तो उहाँले बताउनुहुन्छ म एपमा हेर्छु म त्यही अनुसारै गर्छु र मेरो अहिले यहाँ फुलहरू मज्जाले फुलेर ढकमकै भएर मेरो फुलहरू फुलिरहेको छ